खगेन्द्र भाइ अघि मैले गाडी लिएर आउनु भनेको थिएँ नि यहाँ टेलिफोन एक्सचेन्ज बाह्र माइलमा सिलगडी छिटो गरेर जानु पर्ने तपाईँ कहाँ आउनुहुँदैछ